हाम्रो देशमा चाहिँँ ठुलो सर्जन सर्जरीहरू छ को को मान्छेहरू प्लेनमा जान्छ प्लेनमा जान्छ अब ठुल्ठुलो मान्छेहरू अब धनी धनी धनीहरू चाहिँ अब प्लेनमा जान्छ कता कता कता कता जान्छ गरिबहरू चाहिँ पैसा नभएर जाँदैन प्लेनतिर त्यस्तो हवाईजहाजतिर त्यो सबमा चाहिँ जाँदैन ठुल्ठुलो मान्छेहरू चाहिँ धनी धनी मान्छेहरू चाहिँ त्यस्तोतिर जान्छ प्लेनतिर अरू अनि ट्रेनमा चाहिँ अनि ट्रेनमा चाहिँ कम्ती भाडा पनि पर्छ ट्रेनमा पनि जान्छ मान्छेहरू ट्रेनमा चाहिँ अलिक बेसी जान्छ ट्रेनमा ट्रेनमा चाहिँ अब कम्ती नै हुन्छ भाडाहरू अनि ट्रेनमा अब एक तालमा पनि पुग्छ ट्रेनमा स्पिड पनि चल्छ ट्रेन अनि पुग्छ पनि छिटो पनि पुग्छ बसमा चाहिँ गरमले हप हप भइरहेको हुन्छ गरमले खचा खच पनि हुन्छ घरी यता हुन्छ घरी उता घाल्चा घुल्ची बाटोहरू पनि हुन्छ बसमा बसमा पनि कम्ती पर्छ भाडा सबैमा जान्छ अनि ठुल्ठुलो मान्छेहरू सबमा जान्छ खाल्चा खुल्ची खाल्चा खुल्ची बाटोहरू हुन्छ बसमा चाहिँ भिड हुन्छ भिड लैजाउँछ अनि लुना अटोमा भनेको चाहिँ कम्ती भाडा पनि पर्छ अटोमा अनि अटोमा कम्ती भाडा पनि पर्छ टोटोमा मान्छेहरू अब एक एकजना गर्दै राख्छ अब साइड साइडमा हावा आउने जगा पनि हुन्छ खचा र खच पनि राख्दैन अटोमा चाहिँ अटोमा बेसी टाढो पनि जानु सक्दैन अटोमा छेउ छेउमा नै अनि साइकलमा चाहिँ एक्लै साइकलमा चाहिँ एक्लै खालि हिल डाउन भएर जान्छ साइकलमा पैसा पनि पर्दैन घरको साइकल पनि हुन्छ आफ्नो घरको साइकल साइकल आफ्नो घरको हुन्छ अनि दिदी दिदी